जब म बाहिरतिर केही कामले गर्दा गएको हुन्छु त्यतिबेला फर्केर आउँदाखेरि कोहीबेला रात परिसकेको हुन्छ घरमा अरू मेरो फेमिली मेम्बरहरू पनि भोकाइसकेको हुन्छ म आफै पनि भोकाएको हुन्छु त्यही भएर अब हतारमा हुन्छु अनि छिटो छिटो म खानाहरू बनाउनु धेरैवटा आइटमहरू बनाउनु सक्दिनँ र छिटोमिठोको लागि म चाहिँ चाम्रे भात र अचार बनाउने गर्छु चाम्रे चाहिँ पहिला चामल धोएर राख्छु एकछिन अनि कराहीमा तेल लगाएर या कुकरमा पनि लाउन सक्नुहुन्छ तेल लगाएर तेल खारेर त्यसमाथि म पाँचफरन पड्काउँछु अलिकति अनि प्याज लगाएर घिउहरू लगाएर काजुहरू पनि लगाउन सक्नुहुन्छ त्यसमा अनि त्यहाँबाट चामल लगाएर एकछिन भुट्नु पर्छ भुट्यो भुट्यो भुट्यो गरेर अनि तातो पानी माथिबाट लगाएर ढकनी लगाएर मजाले उम्लिनु दिनुपर्छ र उम्लिसकेपछि जब भर्सिनुको लागि छोड्नुपर्छ ग्यास सानो पारेर अनि पाकिसकेपछि अनि म अचारहरू बनाउँछु टमटरहरू पोलेर नुन खोर्सानीहरू लगाएर अझ प्याज लगाएर झन् धेरै मिठो लाग्छ मलाई त्यही कारण म ढिलो हुँदाखेरि चाहिँ घर आउनु ढिलो भएको बेलामा खानाहरू बनाउनु ढिलो हुँदाखेरि चाहिँ म सर्टकटमा त्यही चाम्रे भात अचारहरू बनाएर खाने गर्छु र मेरो घर परिवारलाई पनि त्यही दिने गर्छु